मेरो लामो बाइकको यात्रा या भ भ्रमणको लागि चाहिँ म आफूलाई यसरी तयार गर्छु कि एउटा ब्यागमा चाहिँ म मेरो सबभन्दा पहिला है मेरो बाइकको कागजपत्र मेरो लाइसेन्स प्रुफ है अनि मेरो हेल्मेट मसँग हुनु जरुरी नै छ अन्त एउटा बोतल पेट्रोल स्पेयरमा है अन्त अलिकति खाने चिजहरू लाइक सबै चिज अन्त खानेकुराहरू भयो त्यस्तोहरू सबै मैले राखेर हिँड्नु लामो टुरको लागि एकदमै जरुरी लाग्छ मलाई